पानी फिल्टर गर्ने क्रममा यदि घरेलु उपायहरू गर्नु हो भने चाहिँ हामीले दुइटा रिङ किनेर ल्याउनुपर्छ र दुइटा रिङ किनेर ल्याउँ ल्याएर एउटा तल्लो रिङमा चाहिँ हामीले बलुवा जुन चाहिँ नदीको बलुवा हुन्छ खोलाको बलुवा ल्याएर त्यो बलुवा हाल्ने हो बलुवा र गिटी बलुवा हालेर हाल् हालेर माथिल्लो जुन चाहिँ माथिको जुन चाहिँ रिङ हुन्छ त्यसमा चाहिँ कोइला जुन चाहिँ हाम्रो दाउराको कोइला हुन्छ या पत्थर कोइला हुन्छ त्यो कोइला हालेर यदि हामीले फिल्टर पान पानी हाम् मा माथिल्लो रिङमा चाहिँ त्यो कोइला हाल्यो भने चाहिँ त्यो पानी चाहिँ एकदम राम्रोसँगले फिल्टर हुन्छ त्यसको लागि चाहिँ हामीले कुनै किसिमको प्युरिफायरहरू लगाउनुको जरुरत पर्दैन र कुनै किसिमको आरओहरू घरमा इन्स्टल गर्नु नि जरुरत छैन त्यो कोइला कोइला र बलुवामा चाहिँ पानी एकदम राम्रो प्रकारले फिल्टर हुन्छ जुन चाहिँ पानी हाम्रो माथिबाट बगेको खोलाको नालाको पानीहरू जुन चाहिँ जामेको पानीहरू नि जुन चाहिँ पानीमा आइरनहरू भेटिन्छ त्यो पानी पनि एकदम राम्रोसँगले फिल्टर हुन्छ त्यो कोइला र त्यो बलुवाट त्यो चाहिँ एकदम घरेलु उपायहरू हो जुन चाहिँ जुन चाहिँ उपायले चाहिँ हामी घर घर घरेलु उपाय गरेर चाहिँ हामी पानी फिल्टर गर्न सक्छौँ